हजुर को बोल्नु भएको हजुर हो त हजुर म त्यहीँ गर्दैछु हजुर ए अहिले नै चाहिँ स्टार्ट भएको छैन हो यस्तै अगस्टतिर चाहिँ निक्लिन्छ होला कि फर्म तपाईँले धेरै राम्रो गर्नुभयो यहीँनिरै एडमिसन गरिदिनुहोस् धेरै राम्रो छ यहाँ हजुर आहिले चाहिँ प्रिन्सिपल म्यामै हुनुहुन्छ हो अस्तिसम्म चाहिँ सर नै हुनुहुन्थ्यो इन चार्ज अहिले चाहिँ म्याम आउनु भएको छ म्याम आएर झन् धेरै राम्रो भएको छ नि अहिले हजुर नेपालीमै हुन्छ इङ्ग्लिस सब्जेक्ट पनि हुन्छ हो अनि नेपाली फर्स्ट इयरमा चाहिँ म्याथहरू होइन चाइल्ड स्टाडीहरू त्योहरू हुन्छ अनि हाम्रो यहाँ फाल्टै क्या म्युजिकहरू आर्टहरू पनि सिकाउँछ नि अँ ए यहीँनिर गर्छ अरे योपालि पूर्णिमाले पनि हजुर हजुर हजुर तर यहाँ गर्यो भने धेरै राम्रो हुन्छ हजुर होस्टेलमा सबै खानुओर्नु सबै फ्रीमै हुन्छ कि खाली अब मन्थली चाहिँ पन्ध्र सौ रुपियाँ तिर्नुपर्छ अनि अनि पानीको हजुर पानीको व्यवस्था चाहिँ अलिक ठिक छैन अलिकति अब आफै लिनु चाहिँ जानुपर्छ पानीहरू पानी लिनु चाहिँ आफै जानुपर्छ अरू त सबै ठिकै छ खानाहरू पनि सबै मिठो मिठो नै दिन्छ बस्नुओर्नु नि राम्रै छ हजुर हाम्रो यहाँको प्रिन्सिपल म्याम पनि धेरै राम्रो हुनुहुन्छ हजुर होइन यही महिना निक्लिन्छ होइन अगस्टको यस्तै बिस तेइस यस्तै कतिमा निक्लिन्छ हौ अँ हुन्छ हजुर ए हुन्छ हुन्छ मलाई कल गर्नु भन्नुहोस् न ल